सो तस्बिर खिच्न चाहिँ काइन्ड मेरो एउटा ह हबी जस्तै हो होइन मलाई मन पर्छ र नयाँ नयाँ जग्गातिर गएर नयाँ नयाँ ठाउँहरूको फोटोहरू खिच्नु एन्ड अनि

खिच्न अनि त्यसपछि धेरै जग्गाहरू आफ्नो लोकलको आफ्नो छेउछाउको जग्गाहरू चाहिँ मैले गएर फोटोहरू खिचेँ जस्तो कि अब म बस्छु चाहिँ एकदम प्लेन एरियामा छु त्यस्तो त्यहाँ केही छैन अनि तपाईँको हाम्रो मेरो घरबाट अलमोस्ट छ दुई घन्टाको बाटोमा तपाईँको एउटा पाहाड आउँछ जयन्तीको पाहाड होइन जयन्तीको पाहाडमा एउटा वाटरफल छ सानोबाटै होइन सो त्यो वाटरफलमा झर्ना झर्ना छ यो त्यहाँ गएको थिएँ जब त्यहाँ गएर पनि मैले फोटोहरू क्लिक गरेँ तस्बिरहरू खिचेँ एन्ड तपाईँको राजा भातखावामा हाम्रो अब टाइगर रिजर्भहरू छ एन्ड टाइगर रिजर्भहरू छ अनि त्यहाँ बाहेक अनि जानवरहरू थुप्रै बाटोतिर निस्किएको हुन्छ सो त्यस्तो त्यस्तो जानवरहरूको पनि तस्बिरहरू पनि खिचेको छु अनि तपाईँको जग्गा एन्ड अनि खोला पाहाडहरूतिर पनि गएर फोटोहरू मैले क्लिक गरेको छु सो अनि मेरो पनि एउटा फोटो क्लिक गर्नु पनि काइन्ड अफ एउटा हबी पनि हो अनि सपना पनि छ ह कि थुप्रै जग्गातिर गएर फोटो क्लिक गर्नु तस्बिर खिच्नु जस्तो कि हाम्रो इन्डियामा लेह लद्दाख छ त्यसपछि हाम्रो नर्थ साइडमा तपाईँको आसाम मेघालयहरू अनि तपाईँको केरेलातिर भयो उता अनि

त्यसपछि हिमाचल प्रदेश एन्ड काइन्ड अफ धेरै पाहाडी एरियाहरू चाहिँ राम्रो लाग्छ सो एन्ड यो एन्ड अल्सो अनि राजस्थान पनि म पनि एउटा क्लिक गर्नु पनि भनेर एउटा सपना छ किनकि त्यहाँको मरुभूमि छ त्यहाँ अनि मरुभूमिमा चाहिँ स सनसेट घाम डुब्ने तस्बिर चाहिँ एकदमै राम्रो आउँछ सो त्यही स स्या ड्रिमहरू चाहिँ यो त्यही हो त्यो लागि तस्बिर खच्न चाहिँ थुप्रै जग्गाहरू जाने सपना छ अनि सायद एकदिन जान्छु पनि होला त्यहाँ गएर तस्बिरहरू पनि खिच्छु होला सो या